राम्रा राम्रा प्लेयरहरूलाई चाहिँ सरकारले हेल्प गर्छ र यो प्लेयरहरू चाहिँ स्कुल कलेजहरूबाटै देखिन्छ कि को राम्रो छ को राम्रो छैन र राम्रो हुनेहरूलाई चाहिँ स्टेट लेभेल तक पुऱ्याएर चाहिँ सरकारले हेल्प गर्ने गर्छ र यिनीहरूलाई राम्रो एउटा प्ल्याटफर्म दिएर राखेको छ र स्कुल कलेजमा बास्केटबल फुटबल हरू हुन्छ र र यहाँ राम्रा राम्रा खेल्नेहरू पनि हुन्छ कति नराम्रो पनि हुन्छ राम्रो खेल्नेहरू चाहिँ माथि तक जान्छ नराम्रो खेल्नेहरू चाहिँ अब यत्तिकै मेरो साथीहरू पनि राम्रो राम्रो खेलेर पुरा ट्रफीहरू पाएको छ र उनीहरूलाई पनि डिस्ट्रिक्ट लेभेलसम्मन पुगेको छ फुटबल फुटबल राम्रो खेल्छ मेरो साथीले पनि अन्त उनीहरू पनि डिस्ट्रिक्ट लेभेलसम्म चाहिँ पुगेछ त्यहाँदेखि स्टेट लेभेल पुग्नु चाहिँ सकेको छैन अब उनीहरू आलिक अझै ट्राई गर्दैछ राम्रो खेल्नुको लागि र उसको नाम चाहिँ आकाश हो र ऊ राम्रो खेल्छ अब मलाई त लाग्छ राम्रै खेलेको जस्तै लाग्छ तर अब र अब स्टेट लेभेल पुग्नुको लागि चाहिँ आलिक साह्रै नै पर्छ साह्रै नै पर्छ र तर पनि अब उसले हार चाहिँ मानेको छैन अब ट्राई गर्दैछ